बिहामा पानीको एकदम अहम् भूमिका हुन्छ किन कि पानी ले नै सब कुरो त्यहाँनेरि प्रशस्त अगर पानी छ भने सब कुरो राम्ररी साफ सफाइ राम्ररी सफा अब सब्जी चामल तपाईँको अब मासु मांसहरू अब धुनु सुनु अनि धोएर अब राम्ररी एकदम सफा राख्नु नै बिहामा

कतिपय मान्छेहरू गेस्टहरू आउँछ धेरै धेरै थुप्रै थुप्रै आउँछ उनीहरूलाई बेसिनहरूमा पानीहरू भरिदिएर वाटर ट्याङ्क साइड बाइ साइड ल्याएर सिन्टेक्सहरू राखेर पानीको मात्र व्यवस्ता गर्नु एकदम अहम् रोल प्ले गर्छ पानी बिना पानी केही पनि सम्भव छैन